विकासशील विश्वबारे मेरो धारणा भन्नुपर्दा समयअनुसार देशका है अन्य देशहरूका विश्वभरि फैलिएका देशहरूको आआफ्नो स्तरअनुसार आआफ्नो समयअनुसार आर्थिक अवस्थाअनुसार उहाँहरू परिवर्तन भइरहेको छ विभिन्न देशहरू र मैले संसार परिवर्तन भइरहेको देखिकै छु

अहिले अब हाम्रै भारतवर्षकै कुरा गर्नु हो भने पनि पच्यहत्तरौँ अमृत महोत्सवको पालना गरेपछि देशले नयाँ अर्थतन्त्र फेरेको छ यसको कुटनीतिहरू पनि विभिन्न ढङ्गमा विभिन्न देशहरूसँग विभिन्न प्रकारले चलिरहेको छ र त्यस्तै गरी अहिले अब विश्वभरिमै सबैभन्दा भरपर्दो बलियो देश है अमेरिका उस्तै गरी चाइना रसिया रहेको हुँदा भारतले पनि त्यसमा आफ्नो सहभागिता देखाउने अवसर पनि मैले देखिरहेको छु र ती अवसरहरू नै वास्तवमा संसार परिवर्तन भइरहेको भन्ने मेरो ठम्याइ छ र विकासशील विश्वमा परिवर्तन नहुने त कुरो नै छैन परिवर्तन भए पछि अझै धेरै मात्रमा विश्व चाहिँ विकसशील हुन्छ भन्ने मेरो बुझाइ छ